म फर्स्ट जनवरी पहिलो जनवरी न्यु इयरको दिन जब मित्रहरूसँग पहिला दुई हजार बाइसमा जब टाइगर हिल गएको थिएँ मित्रहरूसँग घुम्नका लागि त्यति बेला चाहिँ मैले धेरै धेरै राम्रो दृश्यहरू देखेको थिएँ हामी बिहान साढे तिनमा हिँडेको थियौँ र साढे तिनमा हिँड्दाखेरि त्यति बेला त अलिक अन्धेरो नै थियो तर माथि पुग्दाखेरि साढे पाँच बज्दाखेरि पहिलो घाम झुल्केको देख्दाखेरि मलाई एकदमै राम्रो लागेको थियो त्यो चाहिँ मेरो अब त्यो चाहिँ वर्णन गर्नै नसक्ने खालको दृश्य थियो है अन्त अब मेरो मित्रहरू थियो मसँग अन्त त्यति बेला हामीले धेरै धेरै मजा गर्यौँ धेरै राम्रो दृश्यहरू थियो अन्त धेरै फोटोहरू खिच्यौँ हामीले गायौँ गीत गायौँ नाच्यौँ धेरै मजा गर्यौँ त्यो दिन अन्त दृश्यहरू चाहिँ एकदमै राम्रो थियो जब त्यो घाम झुल्किँदाखेरि पर हिमालमा एकदमै राम्रो देखिएको थियो जब एकदमै राम्रो देखिएको थियो अन्त हामी अब पदयात्रा गर्दाखेरि अब थाकेको त थियौँ तर त्यो थकाइले चाहिँ अब हाम्रो त्यो दृश्यले के हो त्यो दृश्य देख्दाखेरि नै अब त्यो पदयात्राहरू गरेर खुट्टाहरू दुखेकोहरू एकदम सन्च भइगएको थियो देख्दै त्यो के हो एकदम एक प्रकारको सुकुन भइरहेको थियो त्यो दृश्यले गर्दाखेरि नै दुख्न हराएको थियो सबैको जाँदाखेरि सबै थाकेको थियो तर जब पहिलो घाम देख्दाखेरि त्यो दृश्यले हाम्रो मन छोएको थियो त्यति बेला हामी एकदमै सुकुन फिल गरेको थियौँ हामी त्यति बेला चाहिँ सुकुन लिएको थियौँ हामीले धेरै फोटोहरू पनि खिच्यौँ हामीले धेरै फोटो खिचेर धेरै मजा गर्यौँ अन्त हामीले यो सोसल मिडियातिर पनि हाल्यौँ धेरै इन्सटाग्राममा हाल्यौँ हामीले फेसबुकमा हाल्यौँ हामीले मेरो साथीको युट्युब च्यानल छ हामीले त्यसमा पोस्ट गरेको थियौँ भिडियो बनाएको थियौँ हामीले फोटोहरू हालेको थियौँ र यसमा रेस्पन्स पनि धेरै राम्रो आएको थियो रेस्पन्सहरू पनि धेरै राम्रो आएको थियो महानुभावहरूकोबाट हाम्रो भ्युवर्सहरूकोबाट हाम्रो फ्रेन्डसहरूकोबाट धेरै राम्रो रेस्पन्स आएको थियो अन्त यसमा चाहिँ अरू हामी के भन्न चाहन्छौँ भने अब यसरी नै अब पछि पनि जान पाओस् हामी मित्रहरू एकाग्र भएर अन्त यस्तो दृश्यहरू टिप्न त्यति बेलाको दृश्य चाहिँ हाम्रो अहिलेसम्मको सबसे राम्रो दृश्य थियो के त्यति बेला हामी साथीहरू सबै थियौँ त्यो बेला हाम्रो समय थियो त्यति बेला राम्रो दिन पनि राम्रो उज्यालो भएर आएको थियो क्या त्यति बेला भगवानले अब दिन जुराई दिनुभएको हो कि के हो तर राम्रो भएर आएको थियो त्यति बेला चाहिँ दिन पनि हाम्रै लागि होला अन्त हाम्रो त्यो थकाइहरू भने त मैले दृश्यले गर्दाखेरि नै हाम्रो दृश्यले मन लोभ्याएर दृश्यले नै राम्रो दृश्यले गर्दाखेरि नै अब त्यो खुट्टाहरू दुख्नेहरू सबै हराएको थियो क्या हामी त्यति साह्रो अब लोभिइसकेको थियौँ हामी दृश्यमा खुट्टाहरू पनि के पनि दुखेको पछि त के पनि दुखेको थिएन आउँदाखेरि पनि हामी पदयात्रा गरेर पनि आयौँ अन्त फोटोहरू पोस्टहरू गर्दाखेरि एकदमै राम्रो रेस्पन्स आएको थियो लाइक्सहरू धेरै मात्रामा आएको थियो अन्त धेरैजनाले सोध्दै पनि थियो क्या हो फाल्टो मान्छेहरूले कहाँ हो यो ठाउँ एकपल्ट जानुपर्नेछ हामीलाई पनि लानु नि मलाई पनि भन्नु नि भनेर धेरै महानुभावहरूले पनि सोध सोधिरहेको थियो हामीलाई अन्त त्यसै अब त्यस्तै त्यसरी नै अब म आफ्नो मित्रहरूसँग घुम्न जान पाओस् धेरै धेरै ठाउँहरू छ धेरै अन्य ठाउँहरू छ अझै तपाईँको टाइगर हिल भयो दार्जिलिङमा अनि मिरिक झिलहरू भयो त्यसरी अन्त तपाईँको त्रिवेणीहरू भयो त्यसरी साथीहरूसँग जाने धेरै धेरै ठाउँहरू धेरै धेरै राम्रो दृश्य भएको ठाउँहरू छ र त्यस जान पाओस् भनी म आशा राख्दछु